ए अच्छा मलाई नि तपाईँ यहाँ दोकानबाट बोल्नु त बोल्नुहुँदैछ है अँ अच्छा नि त्यहाँनिर त्यो मलाई त्यो लोकल फिसहरू माछा चाहिएको अलिकति क्या यो अलिअलि असलाहरू टिस्टाको माछाहरू के के हुन्छ नि के छ हौ यसो के रेट छ अलिकति चाहिएको थियो हौ ए मलाई त्यो मलाई चाहिँ दुई केजी दुई केजीसम्मको चाहिएको हो माछा नि माछा कि है कसरी पर्छ होला हौ त्यसको दामहरू के छ होला हौ त्यो असलाहरू क्या असला माछाहरू तल छ नि तल अँ लोकल माछा लोकल लोकल माछा ए तिन सय जस्तो पर्छ है सस्तै रहेछ त हौ मलाई त्यो दुई केजी जस्तो गरिदिनुहोस् कि अलिक त्यो साइज चाहिँ कत्रो पाउँछ ठुलो हुन्छ कि सानो सानो हुन्छ हौ

ए अच्छा हुन्छ है कमसेकम चारवटा पाँचवटा जस्तो चाहिँ होस् न त्यो माछा कि किनभने एक सिङ्गै सिङ्गै लानु परेको छ त पाँचवटाजस्तो त्यति चाहिँ गरिदिनुहोस् कि अन्त कहिलेसम्म हुन्छ होला तपाईँको त्यो फिस चाहिँ अहिले त तपाईँको रेडी त छैन होला अँ ताजा चाहिएको कि कहिलेतिर हुन्छ होला हौ यो हप्ताभित्रमा हुन्छ यो हप्ताभित्रमा यो हप्ताभित्रमा भयो भने हुन्थ्यो यो अब सोमबारदेखिको आउने शनिबारसम्म त्यो बिचमा भए भने चाहिँ हुन्छ है अनि म के लिउ लिनु आउनुपर्छ कि तपाईँले पठाइदिनुहुन्छ ए घरमै पठाइदिनुहुन्छ ए ल ल ल अन्त पैसा चाहिँ कसरी दिनु तपाईँको पैसा चाहिँ कसरी पठाइदिउँ ए गु फोन पे गुगल पे गर्दा हुन्छ है ए गुगल पे हुन्छ है हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई गुगल पे पहिल्यौ गरिदिनु पऱ्यो ए सामान पाइसकेर ए हुन्छ हुन्छ हुन्छ ल त्यसो भए नि म तपाईँलाई त्यसो भए म उयो गर्छु कि अन्त अरू तपाईँकोमा अरू के के माछाहरू पाइन्छ उयोहरू पनि पाउँछ यो लोकल तपाईँको अहिले कत्लेहरू पालेको छैन कत्लेहरू अरू माछाहरू लोकल कुवामा पालेको हुन्छ नि त्यहाँ नजिकतिर त्यस्तो माछा पनि पाउँछ ए तपाईँकोतिर त होइन कत्ले माछा चाहिँ मैले त्यो लोकल हुन्छ नि त्यो पालेकै माछा ठुल्ठुलो क्या त्यो धेरै नै ठुल्ठुलो हुन्छ नि दुई किलो तिन किलोको हुन्छ नि यत्रो ठुल्ठुलो माछा त्यस्तो छ भने चाहिँ अब अलिक दिन पछाडि अब यो पहिला उयो गरौँ न यो पहिला हेरौँ कि तपाईँको कस्तो रहेछ कि त्यहाँदेखि यो राम्रो लाग्यो भने फेरि हुन्छ त्यस्तै मेरो त हप्तैपिच्छे भइरहन्छ तपाईँको अर्डर क्या ई एकपल्ट भएपछि नि हप्तैपिच्छे हुन्छ कि आउने उयसमा नि हुन्छ ल अन्त के हरे